अहिले हामीले अब अहिलेको यो प्रतिदिन अब चलाउने अब हामी औजारहरू भनौँ भने हामीले कृषिको चलाउने औजारहरू चाहिँ अब हामीले काँटा होइन अब फर्स्ट त हामीले अब कृषि लगाउनु भन्दा अगाडि त बारी पहिला त जोत्नु पऱ्यो नि त त्यसपछि पो लाउँछ त होइन न जोती त हामीलाई चाम्रो हुन्छ नि त त्यसको लागि फर्स्ट चलाउने चाहिँ हुन्छ हलो हलोले अब जोतेर मज्जाले गोरुले होइन त्यसमाथि चलाएर अब मज्जाले जोतेर त्यसलाई त्यहाँदेखिको त्यसपछि हामीले फर्स्ट त्यहाँदेखिको जोतेर त्यहाँदेखि काँटाले खनेर त्यसपछि रोप्छ त्यहाँदेखि दवाई पानी त्यसपछि टिप्ने होइन अब एक एकवटा हुन्छ अब काँटा कोदालो फरूवा अब आफ्नो आफ्नो अब के के चलाउँछ अब केमा अब सिमी रोप्दाखेरि काँटाले खनेर पुर्नेहरू हुन्छ हैन अन्त हामीले अब विभिन्न कृषि अब आफूले लाउँदाखेरि अब अलग अलग हुन्छ एक एकवटा होइन अब हलोले खन्छ अब हलोले हामीले हलोले जोत्छ होइन हलोले हामीले खन्नु त सक्दैनन् त अब एक एकवटा औजारहरू को आफ्नै आफ्नै पनि उयोसहरू हुन्छ आफ्नै आफ्नै काम हुन्छ हैन काँटाले जोत्छु भनेर त भएनन् त काँटा चाहिँ गोरु अब काँटाले जोत्छ भनेर त हुँदैन नि त काँटाले आफ्नै खन्छ त हेलो हेलोले आफै जोत्छ हैन यसमा चाहिँ अब ब बारी हेरी हेरी पनि हुन्छ कसैको अब सब्जीहरू अब कसैले अब कसैको अब बारी अब राम्रो अबो मलजल राम्रो गरेको छ भने त्यसको सिमी सब्जीहरू अब त्यसमा राम्रो भएर जान्छ तर अब बारी खेतीहरू अब अलिकति अबो बारी अलिक अब ढुङ्गाहरू भएको छ भने अब सब्जीहरू राम्रो हुँदैन होइन अब अन्त त्यस्तो हुन्छ अब हामी त्यस्तै अब अब बारीमा ढुङ्गा छ भने त्यसलाई हम्बरले फुटाउनु पऱ्यो हैन अन्त त्यसको लागि हुन्छ अब अन्त त्यस्तै हलो चाहिन्छ त्यहाँदेखिको काँटा त्यहाँदेखिको अब धेरैवटा सामानहरू हुन्छ दवाईहरू हाल्नु पऱ्यो त्यसरी चाहिँ अब हामीले राम्रो बनाउन